घुँडा दुख्दा गरिने घरेलु उपचारहरू यसप्रकार छन् असली तेलमा लसुन झानेर मालिस गर्दा पनि यस समस्याको हल हुन सक्छ तुलसी तातो पानीमा मिसाएर मालिस गर्दा पनि यस घुँडा दुख्नु निकै सन्चो हुने गर्छ फच्याङ दल्ने गर्दा पनि हुन्छ आँकको पातले सेक्नुपर्छ जसले गर्दाखेरि घुँडा दुख्नु निकै कम्ती भएर जानेछ सामान्य तातो पानीले सेक्दा पनि अनि पट्टी बाँध्दा पनि घुँडा दुख्ने जुन समस्या छ त्यसबाट छुटकारा पाउन सकिन्छ दैनिक व्यायाम गर्ने वा हामी के भन्दाखेरि दैनिक व्यायाम वा एक्सासाइजहरू गर्दा पनि यस रोगबाट हामीले छुटकारा पाउन सक्छौँ